कालिम्पोङ जिल्लाको स्वास्थ्य सेवा बारे बारे भन्नु पर्दाखेरि चाहिँ अब बजारमा त सबै कुराको सुविधै सुविधा किनकि अब हल्पिटलहरू त्यहीँ नजिकै छ बजारमा सबै कुराको प्रशस्त प्रशस्त मात्रामा छ तर अब गाउँ बस्तीतिर चाहिँ छैन गाउँमा न क्लिनिक छ न हेल्थ सेन्टरहरू छ त्यही भएको कारणले हो न बाटोघाटो राम्रो छैन त्यही भएको कारणले गर्दाखेरि चाहिँ धेरै प्रोब्लमहरू गाउँको मान्छेले चाहिँ सहन परेको छ त्यही भएर चाहिँ अब यदि अब गाउँतिर ल्याउने परे हो पर्ने हो त्यस्तो छ भने चाहिँ हामी के माग के माग गर्न चाहन्छौँ भन्दाखेरि चाहिँ फर्स्टमा त हेल्थ सेन्टर भयो त्यस पछाडि रोड बाटो पनि राम्रो छैन सबै बाटोहरू एकदम भत्किएको रोडहरू पनि राम्रो छैन त्यही भएको कारणले गर्दाखेरि चाहिँ बाटो र रोड चाहिँ बाटो बाटो रोड अनि हस्पिटल मेन चाहिँ चाहिएको भनेको गाउँको बासिन्दाहरूलाई त्यो भइदिएको भए यदि त्यो भइदियो भने चाहिँ आम जनताहरूलाई चाहिँ एकदम राम्रो हुने थियो भन्ने कुराहरू हुन्छ जस्तो लाग्छ